मैले चाहिँ फ्लिपकार्डबाट नै एउटा घडी मगाएको थिएँ त्यो घडी चाहिँ थियो फास्टट्र्याकको तर बाहिरबाट हेर्दाखेरि चाहिँ फास्टट्र्याकको अनि महँगो पनि सोह्र सौ लगाएर किनेको थिएँ तर त्यो घडी चाहिँ एकपल्ट लगाउनेबितिक्कै पानीमा लगाउँदा पानी पसेर चलेन तर त्यो घडी चाहिँ बाहिरबाट हेर्दा मात्रै फ्लिप फ्लिपकार्डमा एउटा फास्टट्रयाक्टको ट्याग लगाएको थियो तर त्यो चाहिँ हँ सही फास्टट्र्याक नभएर चाहिँ त्यो चाहिँ नक्कली घडी रहेछ अनि मैले त्यो एकपल्ट लाउनेबितिक्कै त्यो चलेन पनि ब्याट्रीहरू दोकानमा देखाउँदा पनि यो त फास्टट्र्याकको हैन कहाँ किनेको बैनी भनेर सोध्यो अनि यो चाहिँ मेरो जीवनमा पहिलो एउटा घडी मगाएको अर्डर हो यो चाहिँ मेरो एकदमै नकारात्मक अनुभव पनि हो